अब यहाँ कालिम्पोङमा अब यो घुम्ने ठाउँ छ अब जस्तै कि टुरिस्टहरू बस्ने होटेलहरू छ हावा घुम्ने ठाउँ होम्स छ दुर्पिन छ डेलो छ यता रेलीतिर मान्छेहरू जान्छ नुहाउँछ धुवाउँछ माछाहरू मार्छ आइपी पार्क छ त्यहाँ बुढाबुढी बस्ने ठाउँ पनि छ त्यता धेरै जग्गा छ अब त्यसरी बस्ने घुम्ने ठाउँ